यस्तै नै सरकारी स्कुलहरूमा चाहिँ हामीलाई अब नानीको बर्थ सर्टिफिकेट है अनि आधार कार्ड र न बाबा आमाको कागज पत्र कागजहरू माग्ने गर्छ देखाउनु पर्दछ विशेष गरेर बर्थ सर्टिफिकेट र आधार कार्ड चाहिँ हामीलाई माग्ने गर्दछ र हामीलाई सरकारी स्कुलमा चाहिँ एकदम कम शुल्कमा हामीलाई भर्ना लिइरहेको छ निः शुल्क त छैन र अनि कम छ तर तर प्राइभेट स्कुलहरूमा चाहिँ हामीलाई धेरै नै शुल्कहरू लागिरहेको छ धेरै पैसा तिर्नु परिरहेको छ तर अब हामी सरकारी स्कुलमा चाहिँ कम पैसामा निः शुल्क भन्नाले पनि दुई सौ चालिस रुप्पेमा हामीलाई भर्ना भइरहेको हामीले भर्ना गराइरहेका छौँ नानीहरू र यसरी भर्ना भइरहेको छ